परिवारकाहरू कृषिमा भए पनि धेरैले नै कृषि पेसामा चाहे नलाग्न नै चाहेको देखिन्छ र यसको पहिलो कारण त अहिलेका जति पनि युवाहरू छन् उनीहरू सबै नै पढेर शिक्षित बनेर केही न केही अरू नै काम गर्न रुचाउने कृषिपट्टि नलाग्न नै जतिसक्दो उनीहरू कृषिपट्टि ध्यान नदिएको देखिन्छ भने अर्को चाहिँ अहिलेको कृषिको जुन अवस्था छ त्यो अवस्थालाई हेरेर पनि धेरै नै कृषि पेसामा लाग्न रुचाउँदैनन् र यसै कारणले गर्दा परिवारका कोही सदस्यहरू कृषि पेसामा संलग्न रहे तापनि धेरै नै कृषि पेसालाई रुचाउँदैनन् र कृषिको महत्त्वबारे कुरा गर्दा कृषिको एकदमै ठुलो महत्त्व रहेको छ यदि सबै कृषकहरूले कृषि पेसालाई नै छोडिदिए संसारभरिका मानिसहरूले के खाने भन्ने यो कुरालाई अलिकति यो कुरा अलिकति सोचनीय बन्न जान्छ र कृषकले कृषि गरेर अन्न उब्जाउँछन् र नै हामी सबैले एक पेट खान पाइरहेका छौँ र यसरी हेर्दा कृषिको एकदमै धेरै महत्त्व रहेको छ जसलाई हामी नकार्न सक्दैनौँ